हेलो मैले अस्ति तपाईंँकोबाट अस्ति होइन हिजो मात्र मैले मासु पठाएको थिएँ कि अनि तपाईँले त राम्रो त पठाइदिनु भएन रहेछ म त सधैँभरिको कस्टमर हो तर तपाईँले त रद्दी पठाउनु भएछ यो त भएन तपाईँले हड्डीसरिको मासु पठाइदिनु भयो मैले भने राम्रो मासु एकदम फिलाको मासु पठाइ दिनु होस् भनेर मैले फोन गरेको थिएँ तपाईँलाई तर तपाईँले रड्डी मासु पठाइदिनु भएछ खालि हड्डीहरू अनि त्यहाँ फेरि त्यहाँ तपाईँले मिसाउनु भएछ सात पत्रेहरू फोक्सोहरू मिसाउनु भएछ यो त भएन त त्यो त एकदम भएन

हजुर

होइन निकै हालिदिएछ कि यहाँ त म मान्छे पठाएको थिएँ लिनु तर मासु राम्रो आइपुगेन र नि यहाँ त मेरो त पाहुना छ पाहुनाको लागि मैले राम्रोसँगले मासु मैले पठाएको थिएँ तर तपाईँले राम्रो पठाउनु भएन रहेछ हड्डी खुड्डीहरू थियो अनि कानको जरीहरू थियो अनि त्यो थुतुनोको एकपट्टिको नाक पनि थियो त्यो त भएन नि एकदम त्यो त नाक कसरी मैले पाहुनालाई दिनु त्यो एकपट्टिको त्यो दुलोसरिको नाक नाक पनि पठाइदिनु भएछ

हजुर हजुर हजुर पाहुनाको लागि त अब मैले त्यो हड्डीहरू फाल्तु छुट्याएर राम्रो मासु अलि अलि छुट्याएको थिएँ त्यो चाहिँ त्यसैले मैले सब्जीहरू मिसाएर मैले टार्दे नि सरम मर्दो भयो नि एकदम म त सरम मर्दो भयो र तपाईँले त अलिकति राम्रो पठाइदिनु हुन्छ कि भनेर म सधैँ तपाईँकोबाट म मासु ल्याउने मान्छे हो म अरूको बाट काहीँबाट मासु ल्याउँदिनँ तर यो पालि चाहिँ तपाईँले आइँदा चाहिँ यस्तो नगरिदिनु होस् है तपाईँले दया गरी हजुर हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ हुन्छ